रुबिना होइन ए अँ पिकनिकमा जाने भनेको होइन कोसको गाडी लाने हौ वर्षा दादाको अँ त्यो पनि हो वर्षा दादा मात्छ पनि फेरि त्यहाँनिर को कोहरू हुन्छ फेरि अँ वर्षा दादाले फेरि अँ पैसा बेसी पनि लिन्छ पनि त कृष्ण अङ्कलहरू मूर्ती रिभर तँ तँ म प्रयास राणा थुप्रो हुन्छ अझै भाडा नै कति लाक्छ होला तिन तिन हजार होला किन भक्कु भयो त्यही त मान्छेहरू दसजना जस्तो हुन्छ तिन हजार त बेसी नै भयो दुई हजार होला कि एक एक हजार अन्त गाडी भाडै कति पर्छ पाँच सौमा नखानु गएर मात्रै आउनु अँ एक एक हजार लैजाउँ न भोलि जाने होइन कति बजी जाने ल ल भोलि जानुभन्दा पहिलै कल गर्न मलाई ल के के लानु ल भोलि जानुभन्दा अलिक अगाडि कल गर्न मलाई ल ल राखेँको